म बाख्राकोट मा बस्छु जलपाइगुडी बाख्राकोटमा बस्छु म बगानमा हिँड्ने एकजना वर्कर हो अन्त यता त मान्छेहरूले सबै कोही बगानमा काम गर्छन् कसैले दोकान चलाउँछन् कसैले सानो पान दोकानहरू छ कसैको कसैको सब्जी दोकान छ त्यस्तै गरेर कसैले गाईबस्तुहरू पालेर आफ्नो रोजगार गरिरहेको छन्